हेलो यो मिठो रेस्टुरेन्ट हो ए सुन्नोस् न के रे म के यता बाह्र माइलबाट बोलेको मेरो घरमा पर्सीको दिन या बिहा चल्दैछ कि भाइको अन्त मलाई चाहिँ यो स्विट डिसमा चाहिँ मलाई मिट के अरे मिट्ठो खालके त्यो हुन्छ नि रसदाना रस मलाईहरू चाइएको छ र चाहिँ मलाई गराइदिनु सक्नु हुन्छ त्यो गराई दिनुहोस् न ल अलिक चाहिएको छ निकै बिहाको लागि नै हो पार्टीको लागि ल हुन्छ